र विशेष मैले बिहान बिहान यसो रनिङ गर्दाखेरि लगाउनुपऱ्यो भनेर एउटा जुत्ता ल्याएको थिएँ कि त्यो जुत्ताको साइज अलिकति टाइट भयो खुट्टासँग अलिक मिलेन र कुद्दाखेरि पनि एकदम भारी अब सोल पनि एकदमै मोटा रहेछ एकदमै गरुङ एकदमै त्यो कुद्दाखेरि पनि खुट्टा दुख्ने होइन अलिकति कुद्दाखेरि नै पनि अब खुट्टा दुख्ने एकदम कडा अलिकति नराम्रो लाग्यो हौ मलाई